हेलो काका होटेल अँ मैले के अरे अघि खाना अर्डर गरेको थिएँ नि तपाईँको होटेलमा चिकन चिल्ली दुई प्लेट थियो अनि मोमो थियो अन्त नान थियो त्यसमा के रे अब मैले अर्डर त गरेँ तर अब सधैँ तपाईँको होटेलमा हामी खाइरहेको कस्टमर हो होइन त्यसले गर्दाखेरि हामीलाई अलिकति केही डिस्काउन्ट्सहरू हुन्छ कि हुँदैन सधैँको कस्टमर हो हामीलाई अलिकति डिस्काउन्ट त गर्नु पर्ने तपाईँहरूले कमसेकम पनि पचास रुपियाँ त डिस्काउन्ट्स गरिदिनुहोस् न ए हुन्छ हुन्छ हुन्छ